तिमीहरू बजार जाने भन्दै थियौ नि कोसँग जाने हो त्यही भाइसँग जानु त्यही भाइको अटोमा अरूतिर नजानु यो कस्तो राम्रो भाइ छ त्यो पर्खाई पर्खाई पनि लान्छ ल्याउँछ हो त्यसरी नै अन्त त्यो भाइसँगै जानु त्यही भाइसँगै आउनु नि रातगाल पनि उसैले लिएर हिँड्छ राम्रो छ त्यो भाइ त्यसरी त्यो अरूतिर अरू अटोहरूसँग चाहिँ नजानु अटोवालाहरूसँग चाहिँ त्यसरी नै हो त्यही भाइको अटोमा जानु रातबिहाल बजार जानुओर्नु आउनु कपडासपडा किन्नु के किन्नु छ दबाईपानी किन्नु छ भने उहीसँग उसैले पर्खीपर्खी लान्छ पर्खाई पर्खाई ल्याउँछ सबै जे जे भन्यो त्यही मान्छ त्यो भाइले उनीरूसँग नै चाहिँ जानु है